समयको अनुरूप मागले हो भने चाहिँ मोबाइल अथवा ल्यापटपमै टाइप गर्नु नै अब अलिक रुचाउनु पनि पर्छ र बेस्ट पनि हो भन्ने लाग्छ तर पुरानो परम्परागत रूपमा कलम कागजमा लेख्न चाहिँ मलाई बेसी रुचि म बेसी रुचि राख्छु आफूले नै कलम कागजमा लेख्नु लेख्नु हो भने चाहिँ हामीले आफ्नो शब्दको प्रयोग त्यहाँनिर अनि हामीले हिज्जेहरू छोटा इकार बडा ईकार छोटा उ बडा ऊ छोटा ऋ बडा ऋहरू कहाँ लाउनुपर्ने अनुस्वर चन्द्रबिन्दु विसर्गहरू भन्ने विषयमा हामीले त्यहाँ लगाउन सक्छौँ त्यसरी लेख्दाखेरी चाहिँ हाम्रो कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामीले त्यसरी लेख्दाखेरि चाहिँ हाम्रो ह्यान्डराइटिङ पनि राम्रो भएर जाने हाम्रो ह्यान्डराइटिङ सुधार्न सक्छौँ किनभने मोबाइल अथवा ल्यापटपमा लेख्दाखेरि चाहिँ त्यहाँ हाम्रो आफ्नै छाप आउँदैन तर यता हामीले कलमले कागजमा लेख्यौँ भने त्यहाँ आफ्नो छाप छोड्न सक्छौँ है र एउटा कागजमा लेखिएको म्यासेजेसहरू पनि हामीले चिठ्ठीमा एउटा चिठ्ठी कोरेर कसैलाई चिठ्ठी पठाउनु र ह्वाट्सएपमा म्यासेज गर्नुमा धेरै फरक हुन्छ है र चिठ्ठीमा चाहिँ एउटा भाव बोकेको हुन्छ भने ह्वाट्सएपमा एउटा सर्ट एन्ड स्विट म्यासेज हामीले छोटो अनि मिठो हामीले म्यासेजहरू लगाएको हुन्छौँ त्यहाँनिर है र कलम कागजमा चाहिँ अझ एउटा के कुरा भन्दाखेरि चाहिँ हामीले यसलाई वर्षौँ वर्षसम्म राखेर राख्न सक्छौँ तर यता ल्यापटप र उसमा पनि हामीले सक्छौँ फोनमा पनि राख्न सक्छौँ हामीले वर्षौँ वर्षसम्म तर बाइचान्स कुनै समय हामीले त्यसलाई डिलिट गरिपठायौँ भने त्यो हामीसँग रहँदैन